नानीहरूले आफ्नो खुला समयमा मनोरञ्जनका निम्ति के गर्छन् भन्दाखेरि नानीहरूले चाहिँ आफ्नो खुला समयमा होइन स्पेसियल्ली आफ्नो छुट्टी भएको दिनमा उनीहरूले के गर्छ के गर्ने गर्छ भन्दाखेरि कतिजनाले चाहिँ होइन घरमै बसेर टिभी हेर्ने हुन्छ कतिजनाले गेम खेल्ने हुन्छ मोबाइलमा कतिजाना मोबाइल चलाउने हुन्छ कतिजनाले युट्युबमा भिडियोहरू हेरिरहेको हुन्छ होइन कतिजनाले ल्यापटपमा के केहरू चलाइराखेको हुन्छ होइन कतिजना चाहिँ घुम्नु गएको हुन्छ साथी भाइहरूसँग होइन र कतिजनाले चाहिँ होइन घरमै बसेर साथीहरू बटुलेर होइन घरमा बसेर उनीहरूले खेल्ने गर्छन् घर घरहरू खेल्ने गर्छन् होइन उनीहरूले चाहिँ मम्मी पापाहरू बनिएर उनीहरू खेल्ने गर्छ होइन कतिजना नानी बनिन्छ कतिजनाले टिचर बनिन्छ कतिजना नर्स डाक्टर होइन कतिजना दोकानदारहरू बनेर खेल्ने गर्छ होइन त्यो मनोरञ्जनमा चाहिँ असाध्यै उनीहरूलाई मन पर्छ होइन र उनीहरूले जब मौका पाउँछ उनीहरू जब खुला समय पाउँछ उनीहरूले मनोरञ्जनको लागि उनीहरूले उनीहरू खेल्ने गर्छ होइन हाम्रै घर छेउतिर पनि होइन आफ आफ मेरै दिदी मेरै बहिनी भाइहरू पनि त्यसरी खेल्छ नानीहरूले खुला समयमा होइन कतिजनाले गुडिया गुडियाहरू खेल्ने गर्छ कतिजना घुम्नु जान्छ कतिजना घरमै बसेर पढाइ गर्ने हुन्छ उनीहरूले चाहिँ होइन सबजनाको सोचहरू अलग अलग हुन्छ होइन उनीहरू अलग अलग हुन्छ होइन उनीहरूले चाहिँ आफ्नो आफ्नो हुन्छ होइन उनीहरूले चाहिँ गर् खेल्छ उनीहरू होइन कोहीले भन्छ भाँडाकुटी खेलौँ कोहीले भन्छ गुडिया खेलौँ होइन सबजनाको कतिजना चाहिँ आफ्नै घरको बहिनी भाइहरूसँग खेल्छ होइन कतिजनाले चाहिँ अरूको भाइ बहिनीहरू भाटी जान्छ कतिजना घरमा कुरी लाग्छ बोरिङ लाग्छ होइन उनीहरू चाहिँ खेल्नु जान्छ उनीहरू घर घर खेल्छ उनीहरू लुकिछिपी खेल्छ उनीहरू खेदाउने कुद्ने कुद्नेहरू खेल्छ होइन विभिन्न प्रकारको उनीहरूले खेल्छ कहाँ तिनीहरू फुट बल खेल्छ कतिजनाले क्रिकेटहरू खेल्ने गर्छ होइन थुप्रै विभिन्न प्रकारकै हुन्छ उनीहरूले खेल्ने गर्छ